कुसाङ मलाई त त्यो अस्ति ल्याएको त्यो होलसेलबाट ल्याएको त्यो त्यो सल त मलाई मनैपरेन हो कस्तो नराम्रो रहेछ मलाई जानिनँ पनि कुन होलसेलबाट ल्याएँछु थाहा पनि भएन त्यही कारण चाहिँ त्यो धोएको दुई तिन दिनमै रङ गयो हो दुई तिनपल्ट एक तालमै रङ गयो त्यो रङ जाँदाखेरि चाहिँ मलाई मनैपरेन थाङ्ना जस्तो लाग्यो त्यही कारण चाहिँ म चाहिँ त्यसलाई चाहिँ के गरौँ भन्ने चाहिँ मैले मनमा सोचिरहेको छु कि यो क यो सल चाहिँ मलाई चाहिँ झु झुम्रो त होइन हात पुछ्ने मुख पुछ्ने बनाएर राखौँ भनेर फ्याँक्नु पनि मलाई लोभ लाग्छ हो फेरि नराम्रो भए पनि मैले फ्याँक्नु चाहिँ के रे नराम्रो लाग्छ मलाई किन हो लोभ लाग्छ किनिहालेँ भनेर चाहिँ त्यसरी नै मैले घरमा राखेको छु त्यही कारण चाहिँ मैले अब झुम्रो बनाउँछु कि हात पुछ्ने बनाउँछु कि के गर बनाउँछु कि आइन्दा चाहिँ म यो केरे यस्तो खाल्को सल चाहिँ म यो कपडा चाहिँ कहिले पनि लिँदिनँ किनेर ल्याउँदिनँ अरूलाई पनि भन्छु कि साथीभाइलाई हाम्रो घरको परिवारलाई पनि भन्छु यस्तो चाहिँ राम्रो हेरेर ल्याऊ कपडाहरू हो राम्रो सोधेर खोजेर रङ जान्छ जाँदैन एकताल धोएपछि कस्तो रङ जान्छ कि जाँदैन भनेर पहिला सोध्नु अन्त मात्रै ल्याउनु है यो कपडा चाहिँ म त धोका पाएँ यो कपडा ल्याउँदाखेरि अन्त यो कपडा चाहिँ ल्याउँदाखेरि अब चाहिँ आइन्दा चाहिँ यो कपडाहरू चाहिँ म चाहिँ हेरेर सोधेर मात्रै युज गर्छु हो त्यही कारण चाहिँ म चाहिँ अबदेखि चाहिँ यो कपडाहरू ल्याउने म गर्ने छुइनँ